चित्र सम्बन्धमा म जब स्कुल पढ्थेँ त्यस समय सायद सरहरूले म हाम हामीलाई नक्सा बनाउन लगाउँथ्ये चित्र बनाउन लाउँथेँ त्यस पछि स्कुलबाट निस्किए पछि म केही पनि जान्दिनँ पर गरेको पनि छैन गर्दिनँ पनि जान्दिनँ त्यो क्षेत्रमा तर लेख्नु परेको खण्डमा म केही कुराहरू लेख्नु बितेका घटनाहरू लेख्नु यो सम्बन्धमा म लेख्छु तर म नक्सा बनाउन म जान्दिनँ